हजुर सुन्नुहोस् त यस्तो गरम महिना लाग्यो खै पिक्निक खेल्नु जाऊँ भनेको त्यस्तै स्विमिङ पुलतिर त्यस्तै खोलातिर कता कता छ थाहा छ तपाईँलाई त्यही त मैले तपाईँलाई सोधेको कहाँ कहाँ छ जग्गाहरू घुम्नु जाने

झोलुङ त पुरानो भए जस्तो लाग्यो त्यो त बुढो मान्छे हुँदैन नि

राइमटाङ डिपू नभए यस्तै पर्सितिर जाऊँ भनेको पुरा गरम चलिरहेको छ अहिले त पर्सितिर जाऊँ तपाईँहरू पनि जाने होइन अन्त म ऊ मेरो साथीहरू जान्छ म जान्छु अनि तपाईँहरू पनि जाने भने भन्नु राइमटाङ डिपू नै जाऊँ अँ छेउमै होला त्यता अँ ए अँ त्यहाँ अब भाडा मिलाउनुपर्छ त्यो भने जति दिनु पनि हुँदैन भाडा कति कति गरेर उठाउने पा पाँच सौ पा पाँच सौ त्यो पनि ठिकै हो अँ खानु पनि पुग्छ नि त्यतिले चाहिँ

ठिकै हो ए ल ल हुन्छ साथीहरूलाई लिएर आउँछु ल हुन्छ